हेलो ए गुड मर्निङ आरोहको मम्मी बोल्नुभएको हो ए हजुर म मिस प्रतिमा बोलेको हजुर नि सुन्नुहोस् न आज तर स्कुल छुट्टी छ त तपाईँले आरोहलाई त स्कुल पठाउनु भएछ त ए होइन तपाईँलाई त हामीले त्यो ग्रुपमा पनि मेसेज गरेको थियो त्यो सायद तपाईँले सिन गर्नुभएन होला त्यो क्लासको क्लासवाइजको हामीले ग्रुप खोलेको थियो नि ए हजुर ए हजुर हजुर हजुर मिस ए हजुर हजुर अन्त होइन यस्तो भयो नि त कि बेलुका हामीले त्यो बेलुका त्यो अलिकति हलुका त्यो स्टाफ मिटिङ हुँदाखेरि चाहिँ हामीले डायरीमा लेख्नु पाइनँ र हामीले चाहिँ बेलुका भोइस म्यासेज नै छोड्छौँ भनेर चाहिँ हामीले त्यो स्टाफ मिटिङमा पनि भयो नि त अन्त त्यसै कारणले अब अहिले आरोहलाई पिकअप गर्नु को आउँछ

ए हुन्छ होइन म यहाँ अफिसमै हुँदा होइन्जेल त केही छैन हो तपाईँ यसो दस साढे दसभित्रमा चाहिँ आई आएर पिकअप गर्नुहोस् न अब म अहिले अफिसमै हुँदा चाहिँ म आरोह यहाँ अफिसमै छ मसँगै र अहिले दस साढे दसभित्रमा चाहिँ तपाईँ आएर पिकअप गर्नुहोस् न ल ए हुन्छ हुन्छ ए हजुर ए हजुर हजुर

हुन्छ हुन्छ हुन्छ हुन्छ म तपाईँलाई गरिदिन्छु नि यो म एउटा प्यारेन्ट्सको नम्बर पनि तपाईँलाई पर्सनली म सेन्ड गरिदिन्छु सेभ गर्नुहोस् न ल

हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ राखेँ हुन्छ राखेँ ल हुन्छ हुन्छ